पश्चिम बङ्गालको चाहिँ अब महत्त्वपूर्ण संस्कृति परम्पराहरू चाहिँ अब धेरै नै छ अब धेरै जातिहरू छ पश्चिम बङ्गालमा होइन अब हिन्दू मुस्लिम होइन नेपाली अब हिन्दू पनि नेपाली नै हो तर नेपालीहरू पनि हुन्छ हिन्दू तर अब हामी यहाँ पश्चिम बङ्गालको पनि हामी अलिपुर डिस्ट्रिक्ट कालचिनी ब्लकको चाहिँ अझ भटपाडा भन्ने गाउँमा बस्छौँ हामी अन्त हाम्रो यो काल ए भटपाडामा चाहिँ हाम्रो धेरै जाति छ सबै जाति नै मिक्स छ हिन्दू मुस्लिम क्रिस्तान सबै छ अन्त हाम्रो चाहिँ नेपालीहरूको चाहिँ तिहारहरू हुन्छ देउसी भैलो एकदम रमाइलो हुन्छ हाम्रो चाहिँ तिहार होइन अनि एकदम झिलमिल होइन अन्त हाम्रो यहाँ बिहारीहरू पनि छ बिहारीहरूको चाहिँ छठ् पूजा अन्त उनीहरू एकदम गाडी रिजर्भ गरेर कहिलेदेखिको उनीहरू व्रत बसेको हुन्छ उनीहरू हाम्रो यहीँ कै खोला घाट भनेर घाट भन्छ त्यस्तोलाई अन्त जान्छ उनीहरू अनि कहिलेदेखिकै पूजा गरिरहेको हुन्छ उनीहरूले अनि अन्त हाम्रो यहाँ मुस्लिमहरू छ उनीहरूले आफू आफ्नो आफ्नो पर्व हुन्छ उनीहरूको पनि अब इद उल फितर हुन्छ इद हुन्छ अन्त उनीहरूको आफ्नोमा सेवाइहरू बनाउँछ अब उनीहरूको मेन खाना भनिदिऊँ न मेन फेस्टिभलको अन्त खानाहरू चाहिँ उनीहरूको सेवाइ हुन्छ अन्त हाम्रो क्रिस्तानहरू पनि छ उनीहरूको चाहिँ डिसेम्बरमा क्रिसमस हुन्छ मेन गरी अन्त एकदम रमाइलो हुन्छ यहाँ क्रिसमसमा पनि एकदम धेरै नै छ होइन अन्त हेरी आदिवासीहरूको चाहिँ हुन्छ करम पूजा उनीहरूले एकदम पुरा मान्छ त्यो पूजालाई चाहिँ अनि हाम्रो पनि नेपालीहरूको चाहिँ अब अब हुन्छ अब बुद्ध जयन्ती हुँदा बुद्ध जयन्ती अस्ति भर्खर भएको थियो एकदम रमाइलो हुन्छ होइन अन्त अब के अरे ओम् मणि पद्मे ओम् भन्दै हिँड्छ अब त्यतिखेर हिंसाहरू हुँदैन होइन एकदम त्यो व्रत बसेको बेलामा हिंसाहरू गर्नु हुँदैन भनेर सिकाउँछ अब होइन अन्त हाम्रो नेपालीहरूको चाहिँ तिहारहरू चाहिँ एकदम रमाइलो होइन पैसाहरू चाहिँ एकदम तुरिन्छ हाम्रो तिहारमा चाहिँ होइन किनकि अब हाम्रो चाहिँ ठुलोहरूले चाहिँ सानोहरूलाई एकदम पैसा अब दिने चलन छ पहिलादेखिकै होइन दिन्छ पनि होइन अन्त एकदम रमाइलो हुन्छ हाम्रो चाहिँ तिहारहरू होली त झन् एकदम राम्रो हुन्छ आदिवासीहरूकै हो होली होली आदिवासी बिहारीहरूको किनकि किनकि कृष्ण भगवान्लाई चाहिँ अब एकदम होली मन पर्थ्यो त्यही भएर बिहारीहरूले मान्छ र हामी सबै जातिले नै मान्छ होली चाहिँ केही यस्तो छैन कि अलग अलग होली चाहिँ सबै जातिले नै मान्छ र एकदम खेल्छ होली चाहिँ अन्त होलीमा चाहिँ सबैजानाले अब बुरा ना मानो होली है भन्दै खेलिरहेको हुन्छ एकदम रमाइलो हुन्छ सबै जाति नै हाम्रो यो भटपाडा भन्ने गाउँ चाहिँ सबै जाति नै मिलेर बसेको हुन्छ एक अर्का पर्वमा चाहिँ एकदम रमाइरहेको हुन्छ आफ्नो पर्व नभए पनि अर्काको पर्वमा रमाइरहेको हुन्छ अनि स्पेसियली दुर्गा पूजामा चाहिँ एकदम रमाइलो हुन्छ किनकि दुर्गा पूजा पनि एउटा बिग फेस्टिभल हो हाम्रो इन्डियाकै भनिदिऊँ न नट ओन्ली वेस्ट बेङ्गल सबै उयो वेस्ट बेङ्गलमा पनि अब के अरे बङ्गाली हाम्रो यहाँ बङ्गालीहरू छन् बङ्गालीहरूले बेसी जस्तो दुर्गा माईलाई नै मान्छ दुर्गा माई र काली माई दुर्गा माईमा पनि एकदम यहाँ मानेर अब ठुलो अब तिन चार जगा हुन्छ भटपाडाको मात्र पनि अन्त पूजा गर्छ हामी यहाँ कति कहिल्यैदेखिको व्रत बसिरहेको हुन्छ होइन नवरात्रिको व्रत बसेर सबैजना रमाइलो ढाक बजाउँछ एकदम रमाइलो हुन्छ हाम्रो हाम्रो संस्कृति होइन महत्त्वपूर्ण सांस्कृतिक हाम्रो परम्पराहरू चाहिँ एकदम रमाइलो छ सबै जातिको नै सबैको नै एकदम रमाइलो छ हाम्रो चाहिँ